मलाई अन्य ग्रहहरूमा जीवन छ जस्तो लाग्दैन किनभने पृथ्वीमा मात्रै अब वायु छ पानी छ अनि यस्तो राम्रो वातावरण छ अनि हामी प्राणीहरूले पनि यहाँ जीवन यापन गर्न सजिलो भइरहेको छ अन्य ग्रहहरूमा सायदै छैन यस्तो मलाई त्यस्तो लाग्छ